रेडिमेड लुगा र हातले बुनेको लुगामा चाहिँ मान्छेहरूले कति मान्छेहरूले चाहिँ हातले बुनेकै लुगाहरू लगाउन रुचाउँछन् कारण हातले बनाएको लुगाहरू न्यानो हुन्छ अन्त फेरि आफ्नै जिउको फिटिङमा हुन्छ ताकि यता हेर्दा रेडिमेड लुगाहरूमा चाहिँ पुरानो लुगाहरूबाट बनाएको हुन्छ है त्यसको सिलाईहरू पनि अलिकति कच्चा हुने हुन्छ रङ्गहरू जाने हुन्छ र त्यो हातले बुनेको लुगा चाहिँ पूर्ण एउटा नयाँ भएको हुनाले पनि मान्छे रुचाएको हुनसक्छ